नमस्ते मेरो नाम अनमोल लामा म चाहिँ यता आलिपुरद्वारबाट अनि हाम्रो यता सबै सबै गाडीहरू चल्ने गर्छ टोटोदेखिन्को बाइकदेखिन्को साइकलदेखिन्को स्कुटी बस ट्रेन सबै चल्ने गर्छ

हामीलाई कतै टाढो जानु छ भने चाहिँ हामी ट्रेनमा जाने गर्छौँ बसहरू पनि चल्ने गर्छ प्रायः जस्तो चाहिँ साइकलहरू पनि चल्ने गर्छ स्कुल जानेहरू काम जानेहरू सबै अब टी गार्डनमा काम गर्नेहरू सबैजना साइकलमै जाने गर्छ हामी स्कुल पनि साइकलमा जाने गर्छ किनकि त्यसमा केही खर्च पनि पर्दैन पाइडल चलाउनु पर्ने अनि चलिहाल्छ पेट्रोलसेट्रोलको खर्च पनि बाँच्छ त्यसरी चलाउने गर्छौँ हामी यहाँ चाहिँ प्रायः जस्तो अब बाटोहरू पनि सिधा मात्रै हुन्छ बाङ्गो टेँडो हुँदैन त्यही भएर चाहिँ साइकलै चलाउने गर्छ बेसी जस्तो अनि हामीले कतै घुम्नु सुम्नु जानु छ भने चाहिँ हामी घरको बाइकहरू लिएर जाने गर्छौँ कता कता होइन हामीहरू पिकनिकसिकनिक खानुहरू छ भने चाहिँ हामी बोलेरोतिर जाने गर्छौँ कतै टाढ्टाढो छ भने चाहिँ अनि हामी प्रायः जस्तो स्कुलहरू चाहिँ साइकलमा जाने गर्छु

कसैलाई अब गाउँतिरको बाहिरसाहिर जानु छ भने चाहिँ हाम्रो छेउमै यता हेमिल्टनमा ट्रेन स्टेसन हुने गरेको छ अनि त्यहीँनिर बसेर सबैजना जाने गर्छ घुम्नु सुम्नु कतै केही कामहरू गर्नु छ भने चाहिँ चालिसवटा छ बाइक गाडी भन्ने चाहिँ सबैको घरमा हुँदैन रहेछ अब कसैको घरमा हुँदैन पैसाको कमी हुने गर्छ त्यही भएर साइकलमै जाने गर्छ प्रायः जस्तो सबैले साइकलै चलाउने गर्छ बेसी जस्तो चाहिँ टोटो भइ रहेछ यता हाम्रो गाउँतिर चाहिँ सबैले टोटो लिने गर्छ किनकि त्यसमा ब्याट्रीले चलिहाल्छ धेरै मान्छेहरूलाई सुविधा पनि भइरहेछ यति गरममा साइकल चलाउन सक्दैन गरम पनि धेरै हुन्छ त्यही भएर चाहिँ सबैजना साइकल छोडेर आहिले टोटोतिर पनि जाने गर्छ त्यसमा केही खती पर्दैन मजाले बसेर घुम्नु पनि पाउँछ कतै जानु छ भने हामीलाई सानो सानो बाटोतिर जग्गातिर मजाले बसेर जानु पाउँछ मजाले घुम्नु पाउँछ कतै हस्पिटलहरूतिर जानु पर्यो भने साइकलमा जाँदा हामीलाई अलिकति असुविधा पर्छ त्यही भएर टोटोमा जाँदा चाहिँ हामीलाई राम्रो हुन्छ त्यही हो हामीले जानु पर्छ टोटो चाहिँ यस्तो हो यस्तो गाडी हो कि अब चल्नु पनि मजाले चल्छ जस्तोसुकै बाटो होस् होइन आरामले चल्ने गर्छ मजा आउने मजा आउँछ अब बस्न पनि हामीलाई सबैलाई त्यस्तै हो अनि हाम्रो ट्रेनहरू चाहिँ अलिक राम्रै राम्रै देख्न पाउँछ हामीले सफा हुने गर्छ हामी सबैजना साथहरू घुम्नु छ भने हामी जान्छौँ हेमिल्टनमा अनि ट्रेन आउने गर्छ ट्रेनमा बसेर हामी पहिला टिकट काटछौँ त्यसको टिकट काटिसकेर हामी बसेर त्यहाँनिर हामी जाने गर्छौँ घुम्न सुम्न मजाले हामीले सिटहरू पनि पाइहाल्छ होइन टिकट काटिराख्नु पर्छ अनि सबैजना मिल्ने मान्छेहरू हुन्छ ट्रेनतिर त्यस्तो झै झगडाहरू हुँदैन मैलाधैला पनि हुँदैन सफा नै हुन्छ गर्मीसर्मी पनि हुने छैन किनकि फेनहरू चारैतिर हुन्छ हामी तापि रहन्छौँ त्यस्तै हो सबै सबै राम्रो छ अनि बाइक भन्नु चाहिँ पल्सर बाइकमा जाने गर्छु कतैतिर जानु छ भने घरको बाइक त्यही हो त्यतै यता उति हिँड्ने गर्छौँ ल ल ल त मैले जानेको यति नै हो नमस्कार